हेलो दाइ तपाईँ ड्राइभर बोल्नुभएको ड्राइभर दा हजुर ए सुन्नु न म मलाई हिलसाइडतिर घुम्नु जानुवर्नु मन लागेको थियो कि हजुर त्यहाँको प्लेसहरू कस्तो र जग्गाहरू ठिक छ घुम्नुलायकको हुन्छ फ्यामिली लिएर आउँछु घुम्नुलाई हो

यताको बाटाहरू होटेलहरू कस्तो छ त हजुर अँ

हजुर अँ त्यो के भन्छ होटेलमा बसोबास गर्नलाई ठिकै छ नि जग्गाहरू अरू यो होटेलहरू रुमहरू हजुर हजुर

ए अनि त तपाईँ हिल्सहरू कता कहाँसम्मन जानुहुन्छ तपाईँ डल्लै हिल्सहरू घुम्नुहुन्छ

अँ सबै दामदरहरू नि थाह भयो

हजुर हजुर त्यही त म फ्यामिली लिएर आऊँ भन्दै थिएँ हो गाउँ घुम्नुलाई फ्यामिली छुट्टी एकदुई दिन एकदुई दिनपछि आऊँ भनेको त्यही यहाँ तपाईँलाई कन्फर्म गरिराखेको जग्गाहरू कस्तो छ के छ भनेर हजुर अँ चियाबारीहरू छ त्यतातिर नि चियाबारीहरू छ नि उतातिर अहिले चियाबारी हजुर

कुन कुन नजिक कुन चाहिँ नजिकमा छ चियाबारीहरू हजुर अँ हजुर हजुर हजुर हजुर हुन्छ म आउँछु नि तपाईँलाई इन्फर्म गर्छु ल

हवस् हुन्छ हुन्छ हजुर हजुर धन्यवाद